अहिले चाहिँ पेट्रोलको दामहरू बेसी भएको छ पहिलातिर चाहिँ त्यति थिएन अहिले चाहिँ बेसी नै भएछ अनि हामी बाइक कुदाउने मान्छेलाई पनि अप्ठ्यारो हुन्छ कोही कोही बेला पैसा हुँदैन अब पैसा हुँदैन कोही कोही बेला अनि बाइक पनि कुदाउनु पाउँदैन

बाइकहरू पनि कुदाउनु पाउँदैन पैसा हुँदैन कोही कोही बेला बाइकमा कुन चाहिँ तेल कुन चाहिँ पैसाले चाहिँ तेल हालौँ हुन्छ अनि त्यसको लागि तेलको दाम चाहिँ पुरै बेसी भएको छ अहिले अनि गाडी कुदाउनेहरूले पनि गाडी कुदाउनेहरूलाई पनि अप्ठ्यारो हुन्छ अरूहरूलाई पनि अब गरिब मान्छेहरूलाई पनि अप्ठ्यारो हुन्छ कसरी कुदाउ पैसै छैन अब यता जाउँ जानुपर्छ अब पैसै छैन अब कसरी कुदाउ त्यस्तो हुन्छ अनि धुलोहरू पनि बाइकको त्यो कालो धुलोहरू पनि राम्रो होइन त्यो बाइकको धुलो कालो निस्किने धुलो अनि त्यसले गर्दाखेरि हामीलाई बिमारी पनि हुन्छ अनि